मलाई चाहिँ मन पर्ने बाइकको नाम चाहिँ हो बुलेट हैन अनि अहिले मसँग चाहिँ के बाइक छ भन्दाखेरि चाहिँ मसँग चाहिँ अहिले पल्सर बाइक छ हैन तर मेरो अब सपनाको बाइक भनेको चाहिँ बुलेट नै हो किनभने त्यसको चाहिँ आवाजै एकदमै राम्रो हुन्छ हैन अब आफू टाढै छ भने पनि सुनिन्छ नि त हैन अब हर्न पनि बज् मतलब क्या अरे अब त्यो ब्याट्रिस सेभिङ पनि हुने हैन त्यो हर्नको अनि त सबै नै सेभिङ हुन्छ हैन अनि त टक्क बम्फरमा पनि एकदमै राम्रो हुन्छ ऊ यो हुँदैन घाचाकघुचुक हुँदैन उफ्रिँदैन अनि त मोटो मान्छेहरूको लागि नि एकदमै राम्रो हो बुलेट चाहिँ अनि त यात्राको लागि चाहिँ कुन बाइक राम्रो हो भन्दाखेरि चाहिँ यात्राको लागि चाहिँ मेरो लागि चाहिँ म मैले जुन अनुभव गर्दैछु बुलेटै हो किनकि हाई यो माथि चढ्दाखेरि पनि बुलेटै मजाले चढ्छ हैन मजाको मा मज्जाले चलिबस्छन् अनि त त्यसको हर्न त झन् मैले तपाईँलाई भनि नै हालेँ एकदमै राम्रो छ भनेर अनि त मोटो मान्छेहरूको लागि पनि राम्रो हो किनकि त्यो कत्रो ठुलो अब यो भएको हुन्छ अनि त टक्क बस्नु नै मिल्छ मोटो मान्छेहरूलाई स्पेसियली नि